हेलो दाजु तपाईँ इन्डिकबाट बोल्नु भएको हो ए मलाई खाना अर्डर गर्नु थियो कि आफ्नो लागि खुला हुन्छ कि हुँदैन अहिले रेस्टुरेन्ट ए खुला हुन्छ हजुर मलाई पनि तपाईँ भन्नु त तपाईँकोमा के के मेन्यू भन्नु होस् न तपाईँको हजुर ए हुन्छ मेरो अर्डर लेख्नु होस् त मलाई एक प्लेट चिकन चिल्ली एक प्लेट फ्राइड राइस अन्त एक प्लेट पनिर मम हुन्छ हजुर मलाई पनिर मम गरिदिनु होस् एक प्लेट र एउटा कोका कोला गरिदिनु होस् न हजुर यहाँ अनलाइन डेलिभरी हुन्छ होला नि मेरो एड्रेस लेख्नु होस् त कोलाबारी मिलनमोड हुन्छ म तपाईँलाई पैसा यहीँ आएर दिन्छु नि ल तपाईँ यहाँ आउँदाखेरि ल हुन्छ थ्याङ्क यु